मैले सोनीको क्यामरा मगाको थिएँ एकदम आलिक हाई रेटकै मगाएको एकदम राम्रो रहेछ क्यामरा क्यामराभन्दा पनि लेन्समा मलाई धेरै अलिक चित्त बुझेको छ लेन्स एकदम टाडोटाडोको पनि एकदम सफा सफा फोटा फोटो तस्बिरहरू उतार्नुको लागि जुमिङहरू राम्रो छ यसले टाडोटाडोको पनि एकदम क्लियर क्याप्चरहरू गर्छ त्यस कारण यो सोनीको क्यामरा चाहिँ एकदम कम्पनी पनि राम्रै भनेर मैले सुनेको अहिले मैले किनिसकेपछि यो यत्तिको यत्तिको बजेटमा अब यतिको राम्रो क्वालिटी गुणस्तर हेर्दा फेरि यत्तिको राम्रै भन्नु पर्छ राम्रै मान्नु पर्छ